ट्याक्सी दाजु मेरो आज एकदम जरुरी फ्लाइट छ अनि यहाँ पनि जाममा फँसिरहेको छु सुन्दैछु पर बजारमा पनि जाम छ तपाईँलाई थाहा भए अनुसार यहाँबाट छिटो पुग्ने अनि सजिलो जाममा नफँसीकन पुग्ने अर्को बाटो छ भने त्यसबाट लगिदिनु होस् न मलाई मेरो इम्पोर्टेन्ट आज एउटा फ्लाइट छ र एउटा जरुरी फ्लाइट भएकोले त्यो अर्को बाटोबाट लगिदिनु होस् न मलाई